यदि मेरोमा भर्खरै जन्मेको बाछीबाछाहरू छ भने म त्यसको धेरै राम्रो हेरचाह गर्छु किनभने गाईबस्तुको हेरचाह गर्नु धेरै राम्रो हो र त्यो सानो बाछीलाई कसरी हेरचार गर्नुपर्छ भन्दाखेरि त्यसलाई फोहोर मैलामा राख्नुहुँदैन र त्यो बस्ने गाई बच्चा त्यो सानो नानी बस्ने ठाउँ सफासुघर हुनुपर्छ र त्यसलाई चाहिँ राति तातो लुगामा राखेर तातो लुगामा राख्नुपर्छ किनकि भर्खरै जन्मेको नानीलाई धेरै जाडो हुन्छ र त्यसले तातोमा राख्नुपर्छ र त्यसलाई तेलहरू लगाइदिनु पर्छ तेलहरू लगाइदिनु पर्छ र त्यसलाई आफ्नो आमाको दुध टाइम टाइममा खुवाउनुपर्छ टाइम टाइममा खुवाउनुपर्छ त्यसलाई कुनै प्रकारको असुविधा हुन दिनु हुँदैन असुविधा हुन दिनुहुँदैन र त्यसलाई राति चाहिँ धेरै तातोमा राख्नुपर्छ बोराहरूले ओढाइदिएर तेलहरू लगाइदिएर राख्नुपर्छ धेरै सफासुघरमा राख्नुपर्छ गाईबस्तुहरू उसको उसको जसले उसको आमालाई पनि टाइम टाइममा घाँस दिनु घाँस दिनुपर्छ र राम्रोराम्रो दानाहरू बनाएर दिनुपर्छ किन उसलाई राम्रोराम्रो दानाहरू दियो भने नै उसको नानीले पनि राम्रो राम् राम मजले दुधहरू खानु पाउँछ र उसको हेरचार राम्रो हुन्छ